र महिलाहरूले धेरै नै आफ्नो चुनौतीका साथ जीवन बिताउनु पर्छ उनीहरू सजिलैसँग घरबाट बाहिर निस्किन सक्दैन हरेक कुराको उनीहरूलाई चुनौती छ लाउने कपडादेखि लिएर खानेकुराहरूमा पुरुषभन्दा स्त्रीहरूलाई धेरै नै चुनौती आउँदछ भनाइ आउँदछ लाउने कपडाहरूको विषयहरूमा पनि धेरै नै चुनौती दिँदछ समासले गाउँले अनि धेरै नजरले स्त्री जातिलाई नराम्रो प्रकारले नै अहिलेको समाजमा पनि हेर्ने र सोच्ने गर्दछ त्यस कारण स्त्री जातिहरू महिलाहरू अहिले पनि धेरै नै कुराहरूको चुनौती सामना गर्नुपर्छ अनि समाजमा उनीहरूले धेरै कुराहरू गर्न खोजेता पनि परिवारबाट व्यवाहारिक कुरादेखि नै उनीहरूले धेरै कुरा सामना गर्नु पर्छ घरेलु कामदेखी लिएर बाहिरको काम सबै महिला जातिले नै प्रायः गर्ने भएको कारणले गर्दाखेरि उहाँलाई परिवारबाट बाहिर निस्किएर काम गर्नु पनि धेरै चुनौती हुँदछ किनभने जिम्मेवारी सबैभन्दा बेसी हुन्छ बाल बच्चाको जिम्मेवारी पनि त्यति नै भएको समाजमा हामी दैख्छौँ हामी परिवारमा पनि त्यै कुरा देख्छौँ अनि भारतमा नारीहरूको परिवर्तनको बारेमा धेरैनै परिवर्तन आएको छ सरकार पक्षबाट पनि नारी जातिलाई धेरै माथि लानको निम्ति भारत सरकारमा धेरै उपलब्धिहरू पनि महिलाहरूको निम्ति राखिदिएको छ विशेष चाहिँ स्वनिर्भर दलले धेरै नै नारी जातिहरूलाई है माथि लाने काम गरिराखेको छ उनीहरूलाई आर्थिक रूपमा उनीहरूलाई अनि ज्ञानको कुराहरूमा पनि उनीहरूलाई अगाडि बढाइराखेको कुरा हामी पाउँदछौँ अनि सुरक्षाको विषयमा चाहिँ अहिले पनि कतिपय ठाउँहरूमा स्त्री जातिहरू नारी जातिहरू भारतमा सुरक्षित भएको देख्दैनौँ हामी धेरै समाचारहरूतिर पाउँछौँ कि अझै पनि भारतमा कति ठाउँहरूमा महिलाहरूको हिंसा भइराखेको छ अनि घरबाट नै त्यो हिंसा भएको हामी धेरै नै समाचारहरूमा सुन्न पाउँछौँ घरेलु हिंसामा परेका छन् अनि त्यसरी नै विद्यार्थीहरू बाहिर पढ्न गएको नारीहरूमाथि शोषण भएको कुराहरू पनि हामी प्रशस्तै हामी सुन्न पाइराखेका छौँ र त्यसैले अहिले भारतले नारी जातिलाई धेरै माथि लान प्रयास गरिराखेको छ आर्थिक रूपमा ज्ञानमा तर पनि आझै उनीहरू खुलेर बाहिर निस्कन डराउँछन किनभने हामी समाचारमा देख्छौँ अहिले पनि उनीहरूलाई विभिन्न प्रकारको शोषणहरू भइराखेका देखेका छौँ